कब्जियतको उपचार चाहिँ अब हाम्रो यहाँ घिउकुमारी भयो सादा खाना भयो जस्तो सागसब्जीहरू प्लेन खाना खानुपऱ्यो त्यसले गर्दाखेरि कब्जियत हुनु निकै नै शान्ति हुन्छ